हजुर भन्नुहोस् ओ थ्याङ्क्यु थ्याङ्क्यु हजुर भन्नुहोस् हजुर

हजुर तिमी कहाँबाट बोल्नुभएको हो ए हो र म के हेल्प गर्नसक्छु तिम्रो ए कतिजना छ सानो सानो कि ठुलै ठुलो टोटल नम्बर भन्नुहोस् न मैले त्यत्रो सिकाउनु सक्दिनँ ए हप्तामा चाहिँ एक दिन चाहिँ गएर गराउनसक्छु होला ल सेटरडे अनि सन्डेकै दिन त बात गरौँ न ल बसेर के हुन्छ आउनु तपाईँ के भन्छ मेरो घरमा मेरो गाउँ चाहिँ दार्जिलिङ हो हुन्छ वाट्सएप गरिदिन्छु नि ल